घरमा बगैँचा व्यवस्थित गर्नुको लागि चाहिँ त्यति साह्रो महँगो चिजहरू सामानहरू किन्नु जरुरत छैन जस्तो लाग्छ मलाई चाहिँ सस्तोमा पनि बनाउनुसक्छ हामीले आफ्नै घरमा माटो ढुङ्गाहरू हुन्छ मलहरू हुन्छ गाईहरू पालेको छौँ हामीले या ढुङ्गाहरूलाई थाक थाक पारेर मजाले मिलाएर देवलहरू लगाएर त्योमाथि माटो लगाएर मलहरू लगाएर मजाले फुलहरू रोप्नसक्छ त्यसरी गऱ्यो भने फुलहरू पनि एकदम राम्रो फुल्नेगर्छ गाईको मलमा एकदम राम्रो हुन्छ फुलहरू पनि अनि ह्याङ्गिङ प्लान्टहरूको लागि चाहिँ म ढुङ्गाहरूकै अग्लो अग्लो बनाउने गर्छु र त्योमाथि मजाले गमलामा ह्याङ्गिङ प्लान्ट लगाएर उँधो झर्दाखेरि राम्रो हुन्छ ह्याङ्गिङ प्लान्टहरू पनि अनि फुल्ने प्लान्टहरू पनि म त्यस्तै गर्छु त्यसरी नै बनाउने गर्छु र बस्ने ठाउँहरू पनि म बनाउँछु आफ्नो बगैँचामा जस्तो रुख काटेको जुन मुढाहरू हुन्छ मिलेको मुढाहरू ल्याएर म राख्ने गर्छु घरमा हामीले त्यसरी राखेका छौँ बस्ने ठाउँहरू पनि मजाले बनाएको छौँ त्यस्तो प्रकारले र त्यसरी अब बगैँचामा फुलहरू फुलिरहेको बेलामा त्यस्तो मुढाको मुढाको माथि अब बस्ने मुढाहरूमा बस्दाखेरि एकदम आनन्द लागेर आउँछ घरमा त्यही भएर म चाहिँ मलाई चाहिँ लाग्दैन कि महँगो महँगो सामानहरू किनेर लगेर खर्च बेसी गर्नुभन्दा बरू आफ्नै घरमा जति भएको सामानहरू छ त्यहीँबाट जोगाड गरेर आफूले बनाउनसक्यो भने एकदम राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ घरको बगैँचाहरू